अहिले चाहिँ विकास धेरै राम्रो भएर गएको छ इन्टरनेटहरूले गर्दा घरहरू गाउँहरू सबै बाक्लो भएर गएको छ पहिला त अब यस्तो भेटघाटहरू पनि हुन्थेन फोन सोनहरू पनि थिएन अहिले त धेरै राम्रो कुरोहरू भएर गएको छ सबै कुराहरू सबै अब फोनले गर्दा युट्युबहरूले गर्दा मान्छेहरूले पैसाहरू कमाइरहेको छ पढ्नेले फोनहरूबाटै पढिरहेको छ धेरै राम्रो गरिसक्यो फोनहरूले आउने जेनेरेसनहरूलाई राम्रो भएर गएको छ गाउँ घरहरू पहिला त अब सब चिठीको जमानामा हुन्थ्यो अहिले त अब सँगै भएको जस्तै हुन्छ भिडियो कलहरूले गर्दा यो इन्टरनेटले गर्दा साह्रै राम्रो भएर गएको छ